कालिम्पोङ जिल्लामा उपलब्ध केही स्थानीय शिक्षा वा सिक्ने अवसरहरू आइटी गर्नेलाई आइटी कलेज कालिम्पोङमा छ र म्युजिक सिक्नेलाई रागेश्री म्युजिकल इन्स्टिट्युट छ र फुटबल सिक्नेलाई सेर क्लब पनि छ र सरकारी स्कुल कतिवटा स्कुलको अवस्था एकदम राम्रो पनि छ र कतिवटा स्कुलको अवस्था एकदम नाजुक पनि छ